अब हाम्रो जग्गामा चाहिँ के के खेलिन्छ भन्दाखेरि चाहिँ फुटबलहरू खेलिन्छ भलिबलहरू खेलिन्छ क्रिकेटहरू खेलिन्छ म हामी अब जस्तै हाम्रो त्यहाँतिर ग्राउन्डहरू त सानो छ अनि हामी जस्तै अब ठुल्ठुलो त्यो इलेभेन साइडहरू खेल्छ हो त्यस्तोहरू खेल्नु सक्दैन अब हामी जस्तै सानो गोल पोस्ट बनाउँछ पाँच पाँचजना गरी चार चारजना गरी अब हामी त्यहाँ साइडमा सानो पोस्ट बनाएर खेल्छौँ हो त्यसरी नै मज्जा गरिन्छ मज्जा गर्छ अब त्यहाँ त्यहाँ अब क्रिकेटहरू पनि त्यस्तै हो बाउन्ड्रिजहरू ठुल्ठुलो छैन खालि स्ट्रेट खेल्छ स्ट्रेट अगाडि गयो भने छक्का खेल्छ त्यहाँदेखि अब बल अब रोल हुँदै गयो भने अब सुल्किँदै गयो भने चाहिँ अब त्यो चौकामा लिन्छ अन्त खालि स्ट्रेटमा जस्ट साइड साइडहरूमा गयो भने आउट हुन्छ अनि भलिबल त नर्मली सानो कोर्ट चाहिँ चाहिन्छ भलिभल त नर्मल जस्तो खेल्छ अनि हो त्यसरी नै खेल्छ अब अरू चाहिँ के के खेल्छ भन्दाखेरि अब जस्तै इन्डोर गेम्सहरू भन्यो भने चाहिँ अब हामी चेसहरू पनि खेल्छ चेस पनि खेल्छ त्यहाँदेखि अरू त त्यस्तो त्यो टिटी टेबलहरू त अफोर्ड गर्नु सक्दैन गाउँकोहरूले त्यही भएर चेसहरू खेल्छ लुडोसहरू खेल्छ हो त्यति नै खेलिन्छ